हेलो दाजु म म ललता शर्मा फतफते गोलाइ छ नि त्यहाँबाट सधैँ मैले सामान मगाउँथे नि पनिरहरू त्यो अहिले चाहिँ म केही कामले गर्दा एगार माइलमा छु कि त्यही बस्दैछु एक हप्ताको लागि अन्त मलाई अब त्यो चिजहरू त चाहियो नै सधैँको त्यसको लागि चाहिँ तपाईँले त्यहीँ ल्याइदिनुहोस् न ल एक हप्तासम्म अन्त एक हप्ता त्यो त्यहाँको एड्रेस पनि तपाईँले लिइ राख्नुहोस् न